हामी चित्रकारको पेसाको रूपमा देख्न सक्छौँ अगर ऊ व्यक्ति चाहिँ राम्रो बनाउने अनि सबै कुरो जान्ने छ भने मान्छेहरूलाई पनि राम्रो लाग्ने उसको पेन्टिङ्सहरू होइन उसको चित्रकारहरू छ भने ऊ पछि आफ्नो भविष्यकालमा चाहिँ जिन्दगी बनाउनु सक्छ यही फिल्डमा यही यही पेन्टिङको फिल्डमा गएर अनि सम्भावनाहरू के के छ अब तपाईँ राम्रो बनाउनु राम्रो बनाउने छ भने तपाईँलाई सबै कुरो आउँछ भने हो मान्छेहरूकोबाट पनि तपाईँले राम्रो के भनौँ कुराहरू सुन्नुभएको छ भने तपाईँको सम्भाव सम्भावनाहरू चाहिँ एउटा कोर्स तपाईँ गर्नु पनि सक्छ जो कि बिएफए भन्छ बेचेलर अफ फाइन्स आर्ट्स होइन तपाईँ त्यसमा गएर प्रोफेसनली पछि गएर चाहिँ तपाईँ बनिनु सक्नुहुन्छ आर्ट् टिचर या एक्जि एक्जिबिसन्स लगाउनेहरू पनि हो निकै सम्भावनाहरू छ जस्तो कि तपाईँले अब आफ्नो पेन्टिङ्ग्सहरू कमिसन वर्क भन्छ त्यो हिसाबले पनि लिनु सक्नुहुन्छ अब तपाईँको कन्टेक्सहरू राम्रो छ भने होइन अनि तपाईँले एक्जिबिसन्समा आफ्नो पेन्टिङ्ग्सहरू लगाउनु सक्नुहुन्छ अगर तपाईँको पेन्टिङ्ग्स राम्रो छ भने होइन चित्रकारको रूपमा सम्भावनाहरू थुप्रै छ हो अगर तपाईँले राम्रो बनाउनु सक्छ भने सम्भावनाहरू बन्यो भयो त्यहाँ पछि के छ सरकारको पैसाको चुनौतीहरू भन्दा चाहिँ अब तपाईँलाई निकै चुनौतीहरू गर्नुपर्यो जस्तै कि अब कुनै मान्छेले तपाईँलाई कमिसन वर्क दिँदा पहिला होइन अनि बनाउनु भन्यो भने पहिला तपाईँलाई मटेरियल्स भन्छ जस्तो कि अब पेपर हुनुपर्यो राम्रो क्वालिटीको राम्रो खालको पेपर हुनुपर्यो कागज हुनुपर्यो अनि पेन्सिल ऊ चाहिँ हुन्छ त्यो पनि राम्रो क्वालिटीको हुनुपर्यो आउटलाइन हुन्छ आउटलाइन बनाउनु सिक्नुपर्यो हो आउटलाइन राम्ररी बनाइसकेर तपाईँलाई कलरहरू राम्ररी हाल्नुपर्यो त्यति च्यालेन्जेसहरू चाहिँ हाम्रो अनि त्यो सब भइसकेर चाहिँ मानेछहरूलाई फकाउनु पर्यो हो कि यति टाइम लागेको यो पेन्टिङको प्राइस यति हो होइन त्यति नै हो सबै कुरा जान्नुपर्यो सबै राम्रो क्वालिटीको हिसाबमा लिनुपर्यो जुन चाहिँ मान्छेलाई चाहिन्छ त्यस्तै टाइपकै दिनुपर्यो आफ्नो बेस्ट दिनुपर्यो त त्यो सब भइसकेर चाहिँ मान्छेले अगर मनपरायो भने मान्छेले राम्रो पैसा पनि दिन्छ प्राइसको हिसाबमा पनि दिन्छ एक्सेप्ट हुन्छ त्यति नै हो